हेलो हजुर ठिकै छु त भाइ के गर्दैछौ ए अनि त्यही हो घरको कामहरू गर्दैछु अनि तिमी ठिकै छौ खानाहरू खायौ बुवा बाबा पनि ठिकै हुनु हुन्छ अन्त तिमीले खानाहरू खायौ हामीले पनि जस्ट खाएर भाँडा साँडा धोएर बसिरहेको थिएँ के भयो भाइ फोन किन किन गऱ्यो सरलाई मागेर केही काम थियो

कति आयो

अन्त तिमीले त टिचरकोबाट त्यो ट्युसन लिदैँछौ होइन अन्त पढाइको माहोल भएन ल ल तिमी खोज राम्रो जहाँनेर पढाउँछ त्यहाँ खोज म बुवा यहाँ बाबालाई भनिदिन्छु किन अरू केही केही अनि के प्रब्लम छ त तिमी खोजेर जोइन गरी हाल न त अन्त

कति चाहिँ पहिलाको त तिम्रो पन्ध्र सय होइन होइन अब राम्रो पढाउँछ भने त केही छैन नि दुई हजार पनि पढाउनु त राम्रो पऱ्यो नि फेरि अब यस्तो मार्क्स हेर पन्ध्र सय तिरेर हामी दुःख गरेर तिरिरहेको छ अब तिम्रो मार्क्सहरू राम्रो आएन भने त हुन त अब टिचरको मात्र पनि गल्ती छैन अब तिमीले पनि ध्यान दिनु पर्छ नजानेको कुरा सोध्नु पर्छ सरलाई होइन त्यतिकै त सरले तिम्रो दिमाग त पढ्नु सक्दैन नि त तिमीलाई के जानेको छ के जानेको छैन भनेर सरलाई त सोध्नु पर्छ अब तिमीलाई यदि अब अर्को ठाउँ तिमी साथीहरूले गर्दा त्यहाँ पढ़्दैनौँ अर्को ठाउँ जान चाहन्छ भने जाऊ तर अब त्यही हो पढाइ चाहिँ तिमीले अब त्यता पनि त्यतिकै गर्नु पऱ्यो दुःख त्यतिकै गर्नु पऱ्यो हामीले तिमीलाई यत्रो टाढो राखेर पढाएको कारण नै के हो तिमीलाई राम्ररी थाहा छ होइन तिमी पढ जहाँ पनि जोइन गर्छौ गर हामीलाई भन पैसा कहिले पठाइदिनु म पैसा पठाइदिइ हाल्छु बुवालाई बाबालाई भनेर ल पढाइमा ध्यान दिनु खानाहरू टाइममा खानु हो ल ल ल याद गर्नु ल ल ओके ल ल